मैले यस्तो चाडबाड अथवा धार्मिक अवसरहरूका लागि कुनै पनि देवीदेउताहरूको मूर्ति त बनाएको छुइनँ तर गोबर बालुवा पवित्र ठाउँको माटो मिसाएर शिवलिङ्ग चाहिँ बनाएको छु घरमा पूजा हुँदाखेरि दही दुध घिउ अर्ग चढाउनुको निम्ति शिवलिङ्ग चाहिँ बनाएको छु र मलाई एकदमै त राम्रो लाग्यो त्यो अनुभव मलाई खुसी लाग्यो मैले बनाएको शिवलिङमालाई एउटा भगवानकै रूप दिएर त्यसको पूजा गरेर त्यसलाई सेलाउन लैजाँदा त्यो मलाई एकदमै राम्रो अनुभव लाग्यो